हामी सालैपिछे मनाउने चाहिँ दसैँ हो दिवाली सङ्क्रान्ति यस्तै थुप्रै छ मनाउँदै गरेको दसैँ दिवाली सङ्क्रान्ति भयो भानु जयन्ती पूजाहरूमा शिव रात्री पूजा त्यस्तोहरू मनाउँछौँ दसैँ दिवाली शिव रात्री भानु जयन्ती दसैँ चाहिँ किन मनाउँछौँ भन्दाखेरि चाहिँ दसैँमा चाहिँ दसैँ मनाउँदाखेरि चाहिँ जत्तिकै टाढो भए पनि आमा बाबालाई भेट्नु जान्छौँ भेटेपछि टिका लायो त्यहाँनिर टिका लाएर आशीर्वाद दिन्छ आशीर्वाद दिएपछि हामी त्यहाँनिर दिनभरि बितायो आमा बाबासँग आशीर्वाद लियो बात मार्यो बस्यो त्यो गरेर हामी भोलिपल्ट फर्किन्छौँ या त्यै दिन फर्किन्छौँ दिवाली चाहिँ किन मनाउँछौँ भन्दाखेरि चाहिँ राम बनवासबाट फर्केर आयो भनेर चाहिँ दिवाली मनाउँ त्यो दिन चाहिँ मनाउँछौँ दिवाली मनाउँदाखेरि चाहिँ बाहिर दैलोदेखि बत्ती भित्र स्थानसम्म मन्दिरको स्थानसम्म बत्ती बालेको हुन्छौँ भैलोहरू खेल्छ रातभरि बिहानसम्म भैलोहरू खेल्यो त्यो भएर चाहिँ त्यो मनाउँछौँ एउटा एउटा चाहिँ सङ्क्रान्ति मनाउँछौँ मक्कर सङ्क्रान्ति भन्छ त्यति बेला चाहिँ नुवाई धुवाई गर्यो सङ्क्रान्ति मनायो तरुलहरू खायो त्यो हुन्छ एउटा चाहिँ फेरि सङ्क्रान्ति नि फेरि असार पन्ध्र भन्छ त्यति बेला चाहिँ दही चिउरा मगायो किन्यो या त घरमै बनाउनु पनि सक्छ घरमै बनाएर पनि दही चिउरा खायो त्यस्तै नि थुप्रोवटाहरू छ त्यहीहरू मनाउँछौँ दसैँ दिवाली सङ्क्रान्ति शिव रात्री